यो क्षेत्रमा सबैभन्दा खेल्ने खेल चाहिँ अब त्यही लात्ते भकुन्डो हो जुन चाहिँलाई इङ्ग्लिसमा फुटबल भनिन्छ त्यही खेल चाहिँ खेल्ने गर्छ मानिसहरू अनि हामी पनि प्राय खेल्ने गर्छौँ त्यही अब टिम बनाएर यता उता सेभेन टिम सातजना टिम हुन्छ एउटै टिममा अनि सेभेन साइड खेल्नुपर्छ प्राय हामी अन्त हाम्रो अब त्यही लात्ते भकुन्डो भयो अनि अर्को धनुकाँड जुनचाहिँ भन्छ आर्चेरी इङ्ग्लिसमा हामी आर्चेरी पनि भन्छौँ जुन चाहिँले जुन चाहिँ हामी यता खेल्ने गर्छौँ त्यो पनि त्यो चाहिँ हाम्रो ट्रेडिसनल खेल हो जुन चाहिँ चाहिँ अब एउटा बोर्ड हुन्छ त्यो जुन चाहिँ जुन चाहिँमा एम हामीले गर्नु पर्छ जुन चाहिँ अब हातबाट धनु र काँडले हिर्काएर अब त्यसमा हामीले अब एम गरेर हिर्काएर हामीले एम बनाउने त्यो एम हिर्काउनु जसले अब पर्फेक्ट हिर्काउनु सक्छ त्यही विनर अब त्यस्तो हाम्रो हुन्छ त्यो गेम आर्चेरी जुन चाहिँ अब आर्चेरी भन्छ त्यो हामी यता पनि खेल्छौँ त्यो हाम्रो ट्रेडिसनल गेम पनि हो र प्राय अब यता धेरै मानिसहरू बेसीजस्तो मानिसहरूले चाहिँ त्यही अब फुटबल लात्ते भकुन्डोहरू पनि खेल्छ तर अब जत्ति हाम्रो ट्रेडिसनल मान्छेहरूले चाहिँ अब ट्रेडिसनल अब थोरैले खेल्ने गर्ने गर्छ त्यो गेम अब बेसी प्रायले त खेल्दैन तर पनि ट्रेडिसनल गेम हामी खेल्ने गर्छौँ आर्चेरी अनि क्रिकेट अब क्रिकेटहरू पनि खेल्ने गर्छौँ हामी क्रिकेट जस्तै क्रिकेट भयो क्रिकेट टेनिस भयो टेनिस ब्याटमिन्टन भलिबल यो सब पनि हामी यहाँ खेल्ने गर्छौँ तर त्यही हाम्रो ट्रेडिसनल गेम चाहिँ आर्चेरी हो र हामी आर्चेरी खेल्ने गर्छौँ